अँ समाचार भन्नाले अब पत्रिका त पढ्दिनँ है पेपर पेपरमा अब छापिएको प्रिन्टेड समाचार चाहिँ म पढ्दिनँ तर अब यही अनलाइन न्युजहरू हेर्ने गर्छु अन्त अब समाचार पत्रमा चाहिँ पहिला चाहिँ म पढ्थेँ त्यतिखेर चाहिँ अब एकदमै राम्रो लाग्थ्यो त्यहाँनिर भएको पजल्सहरू हेर्नु त्यसलाई सल्भहरू गर्नु त्यो कमिक्सहरू त अब फेभ्रेट थियो राम्रो लाग्थ्यो पढ्नु खोजी खोजी पढ्थेँ है अब पुरानो पत्रकार होस् या लेटेस्ट होस् है राम्रो लाग्थ्यो मलाई कमिक्सहरू पढ्नु अन्त अब समाचार प हेर्नु चाहिँ म एकदम डेली नै हेर्छु डेली नै हेर्ने गर्छु एकदमै रुची लाग्छ है के के हाम्रो देशमा भयो हाम्रो वरिपरि देश विदेशमा के के हालखबर छ के छ कसो छ जान्नुलाई एकदमै राम्रो लाग्छ मलाई